टेक्नोलोजीले गर्दा चाहिँ अहिले धेरैभन्दा धेरै सजिलो भएको छ किनभने पहिला हामी सौदाहरू किन्नु अथवा कपडाहरू किन्नु मार्केट जानुपर्थ्यो अहिले हामीले घरमा बसी बसी सबै अर्डर गर्न सक्छ हामीले लुगादेखि लिएर लुगा भयो सौदा जे पनि हामीले घरमै बसी बसी गर्न सक्छ अहिले पहिला हामीले बाहिर जग्गातिर आफ्नो दाजुभाइलाई पैसा ट्रान्सफर गर्न हामी ब्याङ्क जानुपर्थ्यो अहिले हामीलाई जिपेहरू खलिदिएर हामीलाई ब्याङ्क जानु पनि पर्दैन होइन फोनबाट सबै हुन्छ हामीले यहाँबाट पठाउनु पनि सक्छ धेरैभन्दा धेरै नै राम्रो भएको छ टेक्नोलोजीले गर्दा होइन म पनि लुगाहरू मगाउँछु अनलाइनबाट घरमा बसी बसी सबै लुगाहरू आउँछ त्यस्तो प्रब्लम छैन अहिले हामीलाई मार्केट जानुपर्दैन अहिले गरम महिनाको सिजनमा या जाडो महिना हामीले घरबाट निक्लिने जरुरत पनि छैन हाम्रो सबै घरमै आइपुग्छ